हजुर हजुर हजुर हजुर म्याम हवस् म्याम हजुर हजुर म्याम ए हजुर म्याम हजुर हजुर म्याम हुन्छ म्याम हजुर म्याम हजुर हुन्छ म्याम हजुर म्याम

हजुर म्याम हजुर हजुर हुन्छ म्याम हुन्छ त्यस्तै गरौँ

हुन्छ म्याम हुन्छ हुन्छ हुन्छ हुन्छ गुड नाइट